मैले सधैँ गीत गाउने गीत चाहिँ भन्ने गीत हो होइन त्यो चाहिँ म किन सधैँ गुन्गुनाइरहन्छु भने चाहिँ अब दादा दादा चाहिँ अब दामी गिटार बजाउँछ होइन गिटारिस्ट जस्तै छ अन्त गिटार चाहिँ जहिले पनि बजाउँदा अब एकान्त नै अब बजाउँछ होइन जहिले पनि त्यही गीत गाउँछ अन्त मलाई चाहिँ त्यही अब ज्यादा सुनेर पनि होला मन पनि मन पनि पर्नु थालेको छ होइन मलाई त्यो सुनेर पनि होला अब मलाई गुन्गुनाइबस्ने चाहिँ बानी भइसकेको छ